मेरो नृत्य कौशल सुधार्नको लागि चाहिँ म जस्तो डान्सहरू धेरै डान्सहरू हेर्छु जस्तो जी टिभीमा आउने डिआइडीहरू भयो झलक दिखलाजा भयो त्यहाँबाट म धेरै केही कुराहरूको नृत्यहरूको केही स्टेपहरू सिक्छु र आफू पनि गर्छु त्यही स्टेपहरू एउटा एउटाबाट एउटा स्टेप सिक्छु अर्कोबाट अर्को स्टेप सिक्छु होइन मोटिभेट हुन्छु म तिनीहरूले गरेको डान्सहरू देखेर होइन त्यही भएर म त्यहीँबाट चाहिँ उत्प्रेरित रहन्छु नृत्यबाट तिनीहरूकै सोहरू हेरेर